मैले मेसोमा एउटा के अरे सनग्लास हेरेको थिएँ र राम्रो आएन रहेछ है तर यो चाहिँ मैले त्यही कारणले रिटर्न पनि गरेँ मलाई चाहिँ यस्को चाहिँ क्वालिटी पनि एकदम मन परेन त्यही कारणले म चाहिँ अब यो मेसोमा चाहिँ कहिल्यै पनि मगाउँदिन